हाम्रो कालिम्पोङ जिल्लाको इतिहास चाहिँ राम्रो छ किनभने सबै अब विकास भइरहेको छ अहिलेसम्ममा निकै परिवर्तन आएको छ पहिला हेरी अहिले त धेरै परिवर्तन भएको छ धेरै कुराहरूमा प्राय जस्तोअब फेसीलिटीहरू छ हस्पिटलहरूदेखि लिएर हामीलाई सुबिस्ता नै छ धेरै विकास भइरहेको छ कालिम्पोङ जिल्लामा